यस् दादा ठिकै हुनुहुन्छ अँ अँ अस्ति तपाइँले डस्टबिन पठाइदिनु भएको थियो नि त्यो दामी थियो नि हजुर खुट्टाले थिच्ने दामी रहेछ है अन्त त्यसमा पनि मैला पनि ज्यादा आँट्दो रहेछ हो अन्त अब त्यो पनि दामी लाग्यो कलर पनि कलर पनि दामी ब्लू कलरको दामी खाले सेप पनि दामी अन्त त्यो डस्टबिन चाहिँ कति गर्छ हौ दामी थियो अब त्यसो त्यस्तो अब डस्टबिन त अब पाउँदैन पनि होला खै दामी लाग्यो मलाई चाहिँ हो अन्त त्यो चाहिँ कहाँबाट ल्याउनु भएको थियो हौ त्यो डस्टबिन चाहिँ ए हजुर दामी लाग्यो मलाई त दामी थियो अन्त त्यस्तो डस्टबिन अझै छ भने ल्याइदिनुहोस् है दामी प्रडक्ट लाग्यो क्या मलाई रङ झन् साह्रै राम्रो लाग्यो क्या ब्राइट खाल्के उज्यालो खाल्के दामी लाग्यो नि हँ